पूजाआजाको लागि हामीले अथवा मैले पालन गर्ने कुनै विशेष सांस्कृतिक अभ्यासहरू भन्दाखेरि चाहिँ हाम्रो परिवारमा त्यस्तो धेरै सांस्कृतिक अभ्यासहरू त गरिँदैन तर पनि हामी सालमा सरस्वती पूजा लक्ष्मी पूजा गणेश चतुर्थीहरू चाहिँ घरमा धेरै नै धुमधामले मनाउने राम्रोसँगले पोस्टरहरू नै भए पनि राखेर राम्रोसँगले परिवारहरू एकजुट भएर पुज्ने गरेका छौँ अनि हामी सालमा हाम्रो परिवार सालमा दुईपल्ट दुईपल्ट यहाँ दार्जिलिङ माहाकाल मन्दिर आउने गरेका छन् अनि पूजाआजा नै भन्दाखेरि हामी हाम्रो म सुब्बा परे आर्यन सुब्बा अनि हाम्रो घरमा त्यस्तो सांस्कृतिक पूजाआजाको अभ्यासहरू त त्यस्तो मुख्य तरिकाले हुँदैन